हेलो हजुर म पूजा भुजेल ए वान होटेल है हजुर आज तपाईँको डिसहरू के के छ होला है आजको खाना अलिकति भनिदिनु होस् न मलाई हजुर तपाईँकोमा राम्रो राम्रो पाउँछ भनेर पनि मेरो अलिकति साथीहरू आउँदैछ कि बाहिरबाट त्यही भएर हजुर हजुर रेस्टुरेन्टमा ल्याएर खुवाउनु भनेर हजुर अलिकति भनिदिनु होस् न तपाईँले के के पाउँछ हजुर हजुर राम्रो राम्रो बनाइदिनु होस् खानाहरू चाहिँ अब यस्तै आधी घण्टा बादमा आइपुग्छ हजुर म पनि आउँछु उनीहरूसँगै आउँछु हजुर खानाको बिलहरू चाहिँ आएर दिन्छु म मैले गर्छु बिलहरू चाहिँ हजुर यस्तै पाँचजना जस्तो छ तपाईँकोमा राम्रो राम्रो पाउँछ भनेको सुनेको थिएँ त्यही भएर भनेको हजुर हुन्छ आधी घण्टा बादमा आउँछौँ हामी हजुर खाना चाहिँ राम्रो बनाइदिनु होस् न हजुर साथीहरूको लागि तपाईँकै रेस्टुरेन्टमा ल्याएर खुवाउनु भएर हजुर हुन्छ हामी आधी घण्टा बादमा आइपुग्छौँ हवस् हुन्छ